हेलो हजुर ए हजुर हेलो ए हामीहरू पाँचजना हो म अनि मेरो साथीहरू चारजना अनि टोटल पाँचजना प्राइसहरू चाहिँ कसरी छ होला है एकजनाको फोर हन्ड्रेड ए हजुर घुमदेखिको दार्जिलिङ चाहिँ कति किलोमिटर छ ए स्टेसनहरू चाहिँ कतिवटा छ होला कतिवटा छ होइन रोक्छ कुन कुन स्टेसनमा ए हजुर ए पर हेड नाइन हन्ड्रेड कति को लागि छ कि घुमदेखिको स्टार्ट ए बिस्तारै बिस्तारै रोक्दै रोक्दै लान्छ ए फोटोहरू खिच्न पाउँछ है फाल्टु खानाहरू लानुपाउँछ ट्रेनभित्र खानाहरू पनि लानुपाउँछ है त्यो प्लेटहरू चाहिँ अभाएलेवल छ है ए सुन्नुहोस् न त्यो जयराइड के भनेको होला जयराइड भनेको हजुर हजुर

हजुर ए हुन्छ हुन्छ हामी टोटल पाँचजना हजुर हामी नि होइन हामी चिन्दैनौँ कि दार्जिलिङ लिनु आउँछ कि मान्छे आउँछ कि कि आफै आउनुपर्छ हामीलाई त्यहाँ दार्जिलिङसम्म लिनुआउँछ कि हामी आफै आउनुपर्छ त्यो स्टेसनमा चाहिँ ए त्यो ट्रेनभित्र त्यो चाहिँ कस्तो छ होला ए त्यस्तो केही प्रब्लमहरू केही हुँदैन होला है फाल्टोको फाल्टोको टुरिस्टहरूलाई ए हजुर हजुर हजुर हुन्छ हवस् हुन्छ हुन्छ थ्याङ्क्यु